रेडमी फोन मे मैले मगाएको थिएँ यसको हेर्दाखेरि चाहिँ राम्रो देखिने तर यसको नराम्रो पार्ट चाहिँ यसको क्यामेरा रहेछ र चार्जिङ पोइन्ट पनि छिटो चार्ज हुने र छिटो डाउन हुने र क्यामेरा पनि जब म जुम गर्छु यसको जुन चाहिँ त्यो इमेज डल्लै फाट्दोरहेछ अनि यति मात्रै नभएर यो छिट्टो तातिँदोरहेछ एक घन्टादेखि बेसी मैले फोन चलाएँ भने यो तात्तिहाल्दोरहेछ र अर्को चाहिँ यसको स्टोरेज एकदमै कम्ती छिटो फुल देखाइहाल्नु हाल्ने र ब्याट्री बेकअप क्यामेरा र यसको छिटो तातिने यो यसको अलिकिति नेगेटिभ साइड रहेछ